हेलो हजुर भन्नुहोस ए यता यो कालिम्पोङमा चाहिँ घुम्ने ट्रेकिङमा जाने जग्गाहरू चाहिँ तपाईँको डेलो भयो डेलो जानु सक्नुहुन्छ हो डेलोमा पनि राम्रो राम्रो साइन्स सेन्टरहरू छ हो अनि त्यसपछि लाभा भयो लाभा त्यो गुम्बा डाँडा भयो त्यहाँनिर पनि राम्रो राम्रो जग्गाहरू छ यस्तो भ्यू पोइन्टहरू पनि राम्रो राम्रो देख्छ अन्त माथि गयो भने कालिम्पोङ माथि गयो भने दुर्पिन छ त्यहाँबाट पनि भ्यू पोइन्टहरू राम्रो देख्छ अनि त्यसपछि पुजे डाँडामा भयो त्यहाँनिर बजारहरू पनि लाग्छ कोही बेला हो अन्त मेलाहरू पनि लाग्छ सान सानो अनि त्यसपछि यता यता उयो के भन्छ कफेर कफेरमा पनि राम्रो राम्रो जग्गाहरू छ अहिले त हो अनि अनि उता नोक डाँडा भयो नोक डाँडामा पनि राम्रो झिल छ त्यहाँनिर चाहिँ हो बोटहरू पनि छ त्यहाँ पनि राम्रो छ घुम्ने जग्गाहरू अन्त ट्रेकिङमा खास ट्रेकिङको लागि चाहिँ त्यता जानुभयो भने चाहिँ राम्रो हुन्छ अहिले मौसम पनि चिसो चिसो छ अन्त त्यता चाहिँ अहिले ठण्डा छ हो अनि त्यता चाहिँ ट्रेकिङमा जानुभयो भने राम्रो हुन्छ यता भयो यता आयो भने तपाईँको रमाइलो छ त्यहाँनिर पनि राम्रो होम स्टेहरू छ त्यहाँनिर बस्दै फेमिलीहरूसँग आएर तपाईँहरू स्टे बस्नु सक्नुहुन्छ हो अन्त अरू सबै राम्रो राम्रो छ जग्गाहरू घुम्ने ट्रेकिङमा जाने तपाईँहरू फेमिलीसँग पनि आउनु सक्नुहुन्छ साथीभाइसँग आउनु सक्नुहुन्छ राम्रो राम्रो जग्गाहरू छ आउनुहोस् न यसो घुम्नुको लागि ल हामी हामी घुमाइदिइहाल्छ नि आउनुभयो भने तपाईँले हामीलाई फोनहरू गर्दै कन्ट्याक गर्नुहोस् न आएपछि त्यहाँदेखि जाउँला हुन्छ हुन्छ थ्याङ्कयू